हेलो भाइ म कालचिनी होटेलमा बोलेको मले मैले हिजो दाल चामल पापर अर्डर गरेको थियो नेपाली कालचिनी स्कुलमा अहिले चाहिँ त्यहाँ होइन हेमेन्टेनगन्जमा पठाइदिनुपऱ्यो त्यही भनेर हिजोको एड्रेसमा होइन आजको एड्रेसमा पुऱ्याइदिनुहोस् खाना